ए हजुर हजुर तपाईँ कहाँ हुनुहुन्छ अहिले ए ए हजुर हजुर ए हजुर होइन तपाईँको यता घुमबाट चढ्दा पनि हुन्छ अनि तपाईँ यता हाम्रो यो काकझोडाको त्यहाँ स्टेसन छ नि एउटा बजारको छेउमा दार्जिलिङ छेउमा त्यहाँबाट चढ्दा पनि हुन्छ तपाईँ कति लामो समय चाहिँ छ तपाईँसँग त्यो म्याटर गर्छ त्यसमा चाहिँ है अनि ए हजुर होइन होइन अहिले त पाइहाल्नु हुन्छ कि अनि यसो गर्नुहोस् न म तपाईँलाई घुमदेखि मिलाइदिन्छु अनि तपाईँको सिलगढीसम्म पुग्नु चाहिँ नभनेको पनि तपाईँलाई पाँच छे छ घन्टा जति चाहिँ लाग्छ है अनि तपाईँ सिलगढी पनि तपाईँको हजुर हजुर सुकनासम्म जान्छ सिलगढी पनि कि ए ए हजुर होइन होइन आन्टी तपाईँ ए हजुर खरसाङसम्म जानुहुन्छ भने चैँ घुमबड होइन कि यता बजार स्टेसनबाट चढ्नुपर्छ तपाईँले बजारको स्टेसनबाट चढेर आउनु भयो भने चाहिँ बतासे लुप देख्नुहुन्छ त्यसपछि पुगेर घुम स्टेसन पुग्नुहुन्छ अनि घुम स्टेसनबाट चाहिँ जोरबङ्गला हुँदै तपाईँको रङ्बुलहरू हुँदै सोनादा हुँदै तपाईँ खरसाङमा उत्रिनु सक्नुहुन्छ हो अनि हजुर हजुर होइन त्यो क्याब तपाईँ त्यहाँ हुनुहुन्छ भने त म पठाइदिन्छु नि क्याब तपाईँ भाडै त हो हो अनि तपाईँ क्याब पठाइदिन्छु अनि कि म पनि निस्किने निस्कन लागेको हो अनि के तपाईँसँग जानुपर्छ नि म आज पनि होइन म जानुपर्छ तपाईँसँग कि ए ए हजुर हजुर हुन्छ हुन्छ म क्याब पठाइदिँदैछु कि म यता घुममा तपाईँको टिकट बुक गर्दै गर्छु कन्फर्म गर्दै गर्छु तपाईँ क्याबमा आउनुहोस् है त्यसपछि जाउँला नि है लु छिटो गर्नुहोस् है ल तर ल अलिक छिटो निस्किनुहोस् म क्याब पठाइहाले आइहाल्यो क्याब अब हुन्छ हुन्छ